हाम्रो गाउँमा चाहिँ वजन घटाउने व्यक्तिहरूले चाहिँ अब सोच्यो भने चाहिँ अब बिहान उठ्नु पऱ्यो छिटो छिटो उठेर अब जकिङहरू गर्नुपऱ्यो रनिङहरू गर्नुपऱ्यो खानेकुरो आलिक कम्ती खानुपऱ्यो अब टाइममा दिउँसो सुत्नु भएन अब टक्कै अब टाइमभरि सुत्यो टक्कै उठ्यो अब जकिङ सकिङ मजाले गऱ्यो उसले अब मजाले पसिनाहरू पुरा बगायो भने उसको वजन सायद घट्नुसक्छ स्किपहरू मजाले खेल्नुपऱ्यो अब फुटबलहरू मजाले खेल्यो भने उसले फुटबलहरूकोबाट पनि अब घट्छ भलिबलहरूबाट पनि जिउ अब घट्छ त्यस्तै हो अब दुःखहरू गरि रहयो भने त उसको जिउ त साह्रै त लाग्ने कुरा आएन खायो त्यत्तिकै खायो सुत्यो त्यस्तै गऱ्यो भने चाहिँ उसको जिउ लागि बस्ने अब चान्सेस हुन्छ त्यो कुरा चाहिँ बिहान छिट्टो चार बजी मेक्सिमम चार बजी उठेर ऊ जकिङहरू चाहिँ गऱ्यो भने त उसको जिउ चाहिँ लाग्दैन